के अरे हेलो यो इनोभा गाडी कसको होला है तपाईँको हो ए म यहाँ दार्जिलिङ ट्राफिकबाट बोलेको कि तपाईँको गाडी त यहाँ त नो पार्किङमा पो त तपाईँले साइड गर्नुभएछ त होइन यहाँ त नो पार्किङ लेखिरहेको छ बोर्ड लगाइदिई रहेको छ अगाडि तपाईँहरू त्यत्तिकै पार्किङ गर्नुहुन्छ तपाईँहरूले सोध्नुसक्छ पार्किङ कहाँ छ के हो त्यहाँ रोक्नु सक्नुहुन्छ नि होइन त्यो जतासुकै गरेर तपाईँको त यो त तपाईँको यो अब फाइन लाग्छ होइन यो तपाईँको गाडीले गर्दा त यहाँ त निकै जाम भयो नि त यहाँ होइन माफ भन्ने कुरो हुँदैन तपाईँले अब यो सानो केस त नो पार्किङको लिनैपर्छ त्यो हामीहरू पनि माथिबाटै अर्डर हो होइन तपाईँले यो होइन यो बोर्ड त देख्नुभएन अन्त बोर्ड त्यही त यो तपाईँहरूको पार्किङको लागि अलगै यहाँ पार्किङ बनाइदिएको छ सुविधा छ पार्किङको तपाईँहरू जतासुकै पार्किङ गरेर जानुहुन्छ अन्त यहाँ जाम भइसक्यो यहाँ कतिजनालाई हेरेस्मेन्ट हुन्छ होइन माफ भन्ने कुरो हुँदैन यो तपाईँले अब गल्ती गर्नुभएको छ तपाईँले यो यहाँ हुँदैन हजुर यहाँ अब यहाँ साङ्ली लगाउने हो अब तपाईँ अहिले अफिसमा आउनुहोस् ती तपाईँको डोक्युमेन्ट्स लिएर आउनुहोस् हजुर मुस्किलै त्यो भन्ने कुरा चाहिँ मुस्किल

गाडी यस्तो तपाईँको पैसा सकियो भने जतासुकै यसरी पार्किङ गरेर हिँड्नु अन्त गाडी त यो खालके दस बाह्र लाखको गाडी बोक्नुहुन्छ पाँच सौको तेल हाल्यो हाल्नुको लागि साह्रो पऱ्यो भन्ने यो त भएन नि होइन हुँदैन तपाईँ आउनुहोस् अनि डोक्युमेन्ट्स लिएर चाहिँ अफिसमा आउनुहोस् न अफिस त्यहाँबाट बात गरौँ न ल के कसो हुन्छ बुझ्नुभयो अहिले तपाईँ कहाँ हुनुहुन्छ यो गाडी त हटाई हाल्नुपर्ने हो फटाफट ल ल ल लु छिटो आउनुहोस् अफिसमा